गुड मर्निङ हजुर हजुर हजुर

ए हुन्छ हुन्छ म स्टाफ पठाउँदै छु नि ल दैलो खोल्नुको लागि ए हजुर हुन्छ हुन्छ म पठाइहाल्ने छु नि ल स्टाफ पठाइदिँदै छु कि अरू केही असुविधा छ कि तपाईँलाई

हजुर हुन्छ हुन्छ फर्स्ट चाहिँ अब त्यहाँ म पठाउँदै छु कि स्टाफ तपाईँलाई त्यो दैलोको के रहेछ अलिकति अब माफी चाहन्छु अलिकति तपाईँलाई प्रोब्लम भएछ म झट्टै पठाइहाल्दै छु कि स्टाफ र खाना पनि एकछिन पर्खिदिनुहोस् किनभने आज हाम्रो स्टाफ कम्ती भएकोले गर्दा अलिकति असुविधा भइरहेको छ र पनि भइहाल्छ तपाईँ नरिसाइदिनुहोस् एकछिन चाहिँ पर्खिदिनुहोस् पर्खेर बसिदिनुहोस् म स्टाफ पठाइहाल्छु र त्यहाँको बाथरुमको पानीदेखि लिएर दैलो के भइरहेको छ त्यो पनि सबै म स्टाफलाई भनेर पठाइरहेको छु नि ल हजुर हुन्छ हुन्छ ओके